नेपाली साहित्यका मनपर्ने कविहरूमध्ये एउटा चाहिँ मलाई मनपर्ने चाहिँ यो अगमसिंह गिरी त्यस्तै प्रकारले अर्को भन्नु हो भने लक्ष्मीप्रसाद देवकोटा अनि यी दुई कविहरू चाहिँ मेरा एकदम प्रिय कविहरू हुन् उहाँहरूको जुन अब काव्य कृतिहरू छ त्यो काव्य कृतिहरू छ त्यो काव्य कृति पढ्दाखेरि चाहिँ मलाई एक प्रकारको आनन्द आउँछ विशेष गरेर हाम्रो दार्जिलिङका कवि अगमसिंह गिरीको कविताहरू पढ्दाखेरि चाहिँ एउटा जातीय चेतना जातीय भाव जातीय उन्मुक्तिका कुराहरू अघि आउने गर्छ अनि मलाई लाग्छ अगमसिंह गिरीका कविताहरू चाहिँ हाम्रा सम्पूर्ण नेपाली जनमानस विशेष गरेर भारतीय नेपाली समाजले पढेको हुनुपर्छ जस्तो मलाई लाग्छ होइन त्यस्तै प्रकारले अब अन्य कविहरूमा भन्नु हो भने राजेन्द्र भण्डारी हुनुहुन्छ जो कालेबुङबाट हुनुहुन्छ उहाँको कविताहरूले जुन प्रकारले एउटा गाउँको सजीव वर्णन गरेका छन् जुन प्रकारले गाउँको चित्र कवितामा खिच्ने गरेको छ त्यो कविताहरू पढ्दा यस्तो हुन्छ कि गाउँ नदेखेकाहरूका निम्ति पनि गाउँ कविताभित्र पाउन सक्छ गाउँमा बसेको अनुभव गर्न सक्छ गाउँले जनजीवन गाउँले मानसिकता गाउँले कस्तो भन्नु अब जीवन शैलीहरूका कुराहरू राजेन्द्र भण्डारीको कवितामा यति सजीव भएर आएको छ जुन कुरोले गर्दाखेरि चाहिँ नेपाली साहित्यमा अर्थात् नेपाली साहित्यलाई चाहिँ साहित्यमा चाहिँ गाउँको स्थान कस्तो छ भनेर बुझ्नु हो भने अर्थात् नेपाली समाज कस्तो छ भनेर बुझ्नुको लागि हो भने चाहिँ राजेन्द्र भण्डारीको कविताहरू पढेको चाहिँ अब राम्रो हो त्यस्तै प्रकारले अब देवकोटाका कुरा गर्दाखेरि देवकोटाको कविताहरू जति पनि छन् अब ती कविताहरू एकदम उच्च श्रेणीका छन् होइन जस्तै अब गरीब कविता एकदम मलाई मन छोएको कविता यस्तो गरीब भन्छ सुखको म झैँ धनी मिल्दैन संसारभरि कतै पनि बिलासको लालच दास छैन म मिठो छ मेरो रसिलो परिश्रम यस्ता कविताहरू लेखेर एउटा गरीब जुन हामीले समाजले जुन चाहिँ मान्छेलाई गरीब भनेर अब एउटा दर्जामा राखेका हुन्छौँ ती गरीबहरू वास्तवमा संसारका धनी मानिसहरू हुन् भनेर कविले जुन प्रकारले गरीबको एउटा स्थितिलाई देखाउने प्रयास गरेको छ त्यसले गर्दाखेरि पनि मलाई देवकोटाको कविताहरू एकदम मनपर्छ होइन अर्को त्यसैमा भन्नु हो भने जस्तै छ भोक मिठो रसिलो छ प्यास छ अन्तमै व्यञ्जनको सुवास भनेर देवकोटाले लेख्नुभएको छ र त्यहाँबाट पनि के थाहा लाग्छ भन्दाखेरि वास्तवमा मान्छेलाई भोकभन्दा ठुलो चाहिँ भोजनभन्दा चाहिँ भोक ठुलो यदि भोक लागेको छ भने जस्तै भोजन पनि मिठो हुन्छ भन्ने कुराहरूलाई चाहिँ अब देवकोटाले अघि राखेको छ उहाँ विशेष गरेर नेपाल राष्ट्रका कवि भए पनि नेपाली साहित्यमै अर्थात सम्पूर्ण विश्वभरि छरिएर बसेका नेपाली जनजीवनले लक्ष्मीप्रसाद देवकोटालाई आँसुकवि भनेर मानिएको छ त्यसैले गर्दाखेरि मलाई यी कविहरू एकदम मनपर्ने गर्छ लाग्छ